मैले एउटा क्यामेरा किनेको छु क्याननको त्यो क्यानन चाहिँ को क्यामेराको क्वालिटी चाहिँ यस्तो दामी छ म यस्तो खुसी छु यो क्यामेरा किनेर अब मैले अब डिफ्रेन्ट डिफ्रेन्ट जग्गामा घुमेको छु म होइन तर अहिलेसम्म मैले क्वालिटी चाहिँ पाएको थिइनँ क्या क्यामेराको फोनको त अब यू नो राम्रो क्वालिटी हुँदैन यस्तो जति जुम गर्दैछु त्यति फाटिँदै जान्छ होइन तर यो क्यामेराको चाहिँ यस्तो राम्रो क्वालिटी छ जसमा चाहिँ यो मैले घुमेको मेरो पेरेन्ट्सहरूसँग घुमेको चाहिँ मेमोरिस यति कलेक्सन गरिसकेको छु हो मैले जस्ट वान विक भयो यो उयो गरेको क्यामेरा किनेको तर हामी टू दुईवटा तिनवटा जग्गामा चाहिँ घुमिसकेको छु जस्तै मन्दिरहरूतिर गएँ होइन त्यसमा चाहिँ मैले राम्रो राम्रो क्वालिटीको फोटोजहरू कलेक्ट गरेको छु अब अहिले त यो अहिलेको मोर्डन जमानामा त यो के पो फोटो धुनै पर्छ भन्ने त छैन नि त होइन यो क्लाउडतिर पनि आई केन अप्लोड अन्त अब त्यही हो मैले अब कतिवटा मेमोरिज स्टार्ट गरिसकेको छु बनाउनु अब अझै मेरो डेस्टिनेसन कति जग्गामा छ जानु मेरो ममीहरूसँग मेरो बाबाहरूसँग है अनि मेरो अरू फेमिली दिदी बहिनीहरूसँग जानु छ अन्त यो किनेर चाहिँ म एकदमै खुसी छु अनि म अझै कतिजना मेरो सिब्लिङ्सहरू या मेरो कजन्सहरूले सोध्यो भने चाहिँ म यही किन्नु भनेर म सजेस्ट गर्नेछु यो क्यामेरा क्याननको है अन्त यसले चाहिँ यति दामी जुम हुन्छ कि इभन अब अहिले दार्जिलिङतिर भिजिट गरेर तपाईँले कन्चनजङ्घाहरूको फोटोहरू खिच्नु छ भने चाहिँ तपाईँले एकदम डिस्टिङ्क एकदम ब्युटिफुल भ्यू सनराइज सनसेटको भ्यूहरू है त्योहरू चाहिँ एकदमै राम्ररी क्याप्चर गर्नु सक्नुहुन्छ म त जसलाई पनि चाहिँ सजेस्ट गर्छु यो क्यामेरा चाहिँ किन्नु किन्नु भनेर हो अनि त्यही हो म खुसी छु यो प्रडक्ट किनेर चाहिँ